हाम्रो परिवारमा अब यस सांस्कृतिक परम्पराहरू त त्यही नै हो हामी गिर्जाघरमा जान्छौँ र सानो र हाम्रो नानीहरूलाई नी उनारू सानो पाँच बर्षको उमेरदेखि उता चाहिँ हामी गिर्जामा लानु पर्छ क्याटकिजम शिक्षा सिक्नुको लागि सन्चबार आइतबार कन्टिन्यू लानु पर्छ उनीहरूको पनि इकजाम हुन्छ किनभने अब यो समाजमा उनीहरूलाई राम्रो मान्छे बनिनको निम्ति बानी व्यवहारहरूमा सुधार गर्नको लागि राम्रो एउटा राम्रो मान्छे बानिनको निम्ति जुनै पनि धर्महरूले गरिरहेको नै छ त्यसर्थ हाम्रो नानीहरूलाई पनि सानैदेखि उनीहरूलाई क्याटाटिजममा लान्छौँ र उनीहरूको उमेर अनुसारको उनीहरूको बढ्दै जान्छ है स्तर स्तर बढ्दै जान्छ त्यहाँदेखि क्याटटिजम सकेपछि युथमा जान्छ युथ को ले गर्नु पर्ने के के कामहरू हुन्छ त्यो विषयमा उनीहरूलाई अब बढाउँदै लान्छ उनीहरूलाई सिकाउँदै लान्छ उनीहरूले गर्नु पर्ने कामहरू अभिभारहरू उनीहरूलाई दिँदै जान्छ उनीहरूले त्यो सिक्दै जान्छ त्यहाँदेखि पछि त्यतिकै फेरि विवाहको कुरा आउँछ विवाह पनि एकदम बुझेर पवित्र तरिकाले नै गर्नुको लागि उनीहरूलाई विवाहको निम्ति पनि अगाडिबाटै धेरै शिक्षाहरू दिइसकेको हुन्छ अनि विवाह पनि त्यसरी नै पारम्पारिक पाराले नै हुन्छ मङ्गनी भएर त्यहाँदेखि फेरि विवाहको रितहरू हुन्छ सबै गिर्जाघरमा नै गर्छ कतिले नभए कतिले आफ्नो घरमा पनि उयो गरेर गर्नु सक्छ र यसरी नै गर्छ र अब हाम्रो पहिलादेखि नै अब यही परम्परा मान्दै आएको पच्चिस दिसम्बर चाहिँ हामीले बढा दिन भनेर मान्छौँ त्यो चाहिँ हामीले सबै परिवारहरू त्यो दिन चाहिँ आबो टाढा टाढामा भएको हाम्रो परिवारहरू पनि सबै एक जुट भएर अब हामीले मनाउने गर्छौँ त्यति बेला चाहिँ पच्चिस दिसम्बरमा चाहिँ एकार्कामा हामी प्रेम आफ्नो छर छिमेकीहरूमा बाड्नुको लागि हामी बाड्छौँ एकार्कामा प्रेमको भाव बाड्नुको लागि चाहिँ हामीले के के कोसेलीहरू पनि बाड़ बाड्ने गर्छौँ र यसरी नै अहिलेसम्म चाहिँ यसरी नै चलिरहेको छ